भाइ मैले अस्ति एउटा सामान मगाएको थिएँ कुनै दबाई मगाएको थिएँ म त्यतिबेला त्यो समयमा म बाहिर अलिक बाहिर गएर म रद्द गरेको थिएँ म अब आइपुगेँ मलाई त्यो फेरि पठाइदिनु नि मेरो नम्बर चाहिँ यस्तो छ चार छ तिन शून्य आठ दुई हो ल